मेरो नाम रामबाबु राई हो र र म भन्न चाहन्छु हाम्रो देशको अस्पताल र अस्पतालको बारेमा के हाम्रो देशको अस्पताल पहिलाभन्दा राम्रो छ कि छैन पहिलाभन्दा हेर्दा अहिले दुई हजार जुन दुई हजार बिस दुई हजार बिसदेखि दुई हजार यो तेइससम्म अहिलेसम्म मेले देखे चाहिँ सम्म कोरोना महामारी र त्यो देख्दा पनि अहिले हाम्रो देशको अस्पताल पहिलाभन्दा धेरै नै सुध्रिरहेको छ हाम्रो देशको अस्पताल हाम्रो डक्टर नर्स नभए त हाम्रो यो मा कोरोना माहामारीले गर्दा हामी बाँच्ने थिएनन् पहिलाभन्दा निकै राम्रो फेसिलिटीहरू छ हाम्रो देशको अस्पताल नयाँ नयाँ बनिरहेको छ दिनदिनै र कोरोना माहारीमा कोर कोरोनामा हाम्रो देशको अस्पताल डक्टरहरूले ले गर्दा हामी यहाँ बाँचिरहेको छ मेरो मेरो घरको छेउमा एउटा अस्पताल सदर अस्पताल वहाँ धेरै राम्रो फेसिलिटी छ हामी वहाँ जाँदा दबाईहरू सस्तो पाइन्छ र हामी एडमिट भए पनि वहाँ छिटो छुट्टी पाइहाल्छ राम्रो उपचार हुन्छ त्यसले गर्दा मलाई लाग्छ हाम्रो देशको अस्पताल बढिरहेको छ हाम्रो जुन महामारीमा वहाँको डक्टरहरू भएकोले उहाँलाई सुक्रिया भन्न चाहन्छु किनभन्दा उहाँहरू नभएकोले हाम्रो हस्पिटलै नभएको भए हामी बाँच्ने थिएनन् धन्यवाद